मैले एकदम दामी साउन्ड क्वालिटीको ब्लुतुथ स्पिकर केनेको थिएँ तर तिन महिनासम्म त्यो स्पिकर दामी चल्यो तर तिन महिना बाद त्यो ब्लुतुथ स्पिकरले चार्जिङ पनि लिएन साथसाथै कनेक्ट पनि भएन जसले गर्दा अहिले मेरो घरमा ढुङ्गा जस्तो भएर पडिरहेको छ